हेलो हजुर हो त तपाईँ को बोल्नु भएको हजुर को बोल्नु भएको तपाईँ कहाँदेखिनबाट बोल्नु भएको हेलो हेलो कहाँदेखिबाट बोल्नु भएको तपाईँ हजुर

भने पछि तपाईँ तपाईँ टुरिस्ट हो ए तपाईँ चाहिँ दार्जिलिङ घुम्न आउनु भएको हजुर म तपाईँलाई दार्जिलिङमा धेरै सुन्दर जगाहरू घुमाउन सक्छु हजुर तपाईँ अहिले चाहिँ कहाँ हुनु हुन्छ कुन चाहिँ होटेलमा होटेलको नाम थाहा छैन आफू बसेको तपाईँ कुन चाहिँ दार्जिलिङमा कुन चाहिँ ठाउँमा हुनु हुन्छ त्यसको नाम भन्नु होस् न म तपाईँलाई त्यहाँबाट पिक गरेर तपाईँलाई दार्जिलिङको अति नै सुन्दर सुन्दर जगाहरू घुमाइदिन्छु ए हजुर तपाईँ हुन्छ म हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ म तपाईँलाई अबको आधा घण्टा बादमा पिक गरेर तपाईँलाई दार्जिलिङ सबै घुमाइदिन्छु नि है